सरकारले द्वारे सरकारले हामीलाई यहाँ पानीहरू दिँदैछ अब रासन कार्डहरू पनि बनाएर दिँदैछ त्यसमा हामीलाई यो हेल्थ कार्डहरू पनि बनाइदिँदैछ कतिपय कुराहरू अब बनाएर पनि दिँदैछ प्रकार कुरामा हामीहरू कुद्नु पनि पर्दछ एकपल्ट नलागे दुईपल्ट दुईपल्ट नभए तिनपल्ट त्यसरी कुद्नु पनि पऱ्यो त्यसमा खट्नु पऱ्यो मिहिनेत पनि गर्नुपऱ्यो त्यसको बादमा काम हुँदैछ गर्दैछ कति प्रकारको अब रासन कार्डहरू बनाएर पनि दिँदैछ तर अलिक टाइम लाग्दैछ टाइम लाग्न कुद्नओर्न गर्नुपर्दैछ अरू एक सौ दिने काम पनि पहिला त अब चल्थ्यो चलिरहेको थियो तर अहिले त एक सौ दिने कामहरू पनि केही चल्दैन चलेको छैन अहिले हालमा पछि अब द्वारे सरकारले के गर्छ के छ त्यो चाहिँ भन्नु सकिँदैन चल्छ चल्दैन के गर्छ गर्दैन त्यो चाहिँ अब भन्न सकिँदैन तर अब रासन कार्डहरूदेखिबाट लिएर हेल्थ कार्डहरूदेखिबाट लिएर हामीलाई यहाँ घरको पनि दिने अब स्किम सबै अब भइरहेको छ तर अहिलेसम्म त घरहरू चाहिँ अब दिइ चाहिँ हालेको छैन एतातिर अब दिने चाहिँ स्किममा सबै गर्छ माया पनि गरिरहेछ अब अरू पनि चिजमा कति प्रब भाग यो जमिनको पट्टाहरू पनि त्यसमा पनि गरिदिएको छ द्वारे सरकारले

द्वारे सरकारले अरू पनि स्किम कति प्रकारको स्किम छ कतिको अलिकति याद पनि छैन कति प्रकार गरेको छ गर्दै पनि छ अझै गर्नु कोसिस पनि छ र म